हेलो राकेस दा म निकित भाइ हौ प्लुङदुङबाट बोलेको नि तपाईँलाई गाडी भन्नु थियो कि कहाँ भन्नु त दार्जिलिङ जानुको लागि कि दार्जिलिङ बजारसम्म जानुको लागि चाहिँ गाडी भन्नु थियो हो कहिले भन्नु भएको भोलि चौध तारिख हौ भोलि भोलि बिहान तपाईँको मलाई चाहिएको चाहिँ नौ बजीतिर हो जानु पर्ने हो यहाँबाट अन्त भाडा चाहिँ कति हो पन्ध्र सय पन्ध्र सय अलिक बेसी हुन्छ होला दा हामी तिनजना मात्रै त हो हो त्यसले गर्दाखेरि बाह्र सय दिइहाल्छु नि ल आ त्यति त गरिदिनु न बाह्र सयमा गरिदिनु न हामी कति त छैनौँ तिनजना मात्रै छौँ हो अन्त नि तपाईँ बिहान कति बेला आइपुग्नु भने नि नौ बजी टक्कै यहाँ आइपुग्नु होस् न ल त्यहाँदेखि यहाँबाट तपाईँको दार्जिलिङसम्म दार्जिलिङ बजारसम्म मात्रै हो हो नौ बजी आइपुग्दा हुन्छ हुन्छ दा भोलि नौ बजी आइपुग्नु होस् ल टक्कै